हामी बचपन हुँदा चाहिँ पौडी खेल्ने खोला चाहिँ गीत खोला थियो हामीलाई दाजुहरू अनि दिदीहरूले साथीसङ्गी गएर हामी खोलामा पौडी खेल्थ्यौँ अहिले चाहिँ यहाँ बजारमा चाहिँ अब खोलाहरू छैन अहिले त अब खेल्नु पनि पाइँदैन बचपनमा चाहिँ हामी खेल्थ्यौँ पानीमा मजाले गीत खोलामा